हेलो ए दी यो छेत्री होमस्टे पऱ्यो ए हजुर यो झन्डी है ए म नि हो एक दुई दिन यसो एक हप्ता जस्तो लागि आऊँ भनेको कि घुम्नु फ्यामिली लिएर नानीहरूको पनि छुट्टी छ अहिले हो समर भ्याकेसन भइरहेको छ बोरिङ भयो भन्दै थियो अन्त यसो घुम्नु आउनुपऱ्यो भनेर नि तपाईँ तपाईँको अहिले होटल खाली छ कि प्याक छ हौ हजुर ए हजुर मलाई नि के अरे बेसी त होइन दुईवटा रुम चाहिएको थियो कि बैनी ए दिदी कहिले भन्नुहुन्छ भने नि म वेडनेसडे थर्सडेहरूतिर आउँछु थर्सडेहरू निस्कियौँ भनेर सल्लाह गरेको मैले कि अन्त रुमहरू कतिवटा बेड छ के छ कसो छ रेटहरू के होला है अलिकति भनिदिनु होस् न हजुर ए हजुर वान नाइटको है ए लन्च चाहिँ अब आफै बाहिरतिर घुमेको बेलामा खाने भए बाहिर इन्केस गएन भने चाहिँ लन्चको एक्स्ट्रा लिनुपऱ्यो होइन ए हजुर अलिक कम्ती हुँदैन एक्काइस सौ भन्दा बिहान ब्रेकफास्टबाट के पाउँछ तपाईँकोमा ए हजुर अन्त ब्रेक हजुर ए हजुर हजुर तपाईँहरूकै त्यहाँ वरिपरि त्यो घुम्ने जग्गाहरू चाहिँ के के छ हौ कस्तो कस्तो छ हौ ए हजुर ए हजुर हजुर अन्त कि अहिले वेदर कस्तो छ हौ त्यहाँको हजुर हाम्रो त त्यही अन्त अब म त अब त्यही एक दिन दुई दिनको लागि होइन अब आएपछि एक हप्ताको लागि आउँ भनेको होइन अब तपाईँले दिनको एक्काइस सौ भन्दा त मलाई अलिक साह्रै पर्छ नि हौ दी अलिक कम्ती गर्नु न ए हुन्छ तपाईँको यो वाट्सएप नम्बर पनि यही हो ए हवस् म तपाईँलाई वाट्सएपमै सबै मेसेजहरू गरिराख्छु नि ल हुन्छ हवस् राखेँ अहिले दी